हेलो हेलो हेलो अँ

ए यहाँ कालेबुङमा घुम्ने जग्गाहरू तिम्रो माथि डेलो एउटा डेलो छ अन्त माथि दुर्पिनपट्टि छ दुर्पिनको त्यहाँ पुजे डाँडा बाँदरे भीरहरू अन्त तल टिस्टा हरू छ अन्त आठ माइलमा क्याक्टस हाउसहरू छ अरू चाहिँ मोटामोटी यतिनै हो कालेमपोङ्गमा घुम्ने जग्गाहरू तिमीलाई चाहिँ कहाँ कहाँ चाहिँ घुम्न इच्छा छ ए अँ अँ अन्त अझै कालिम्पोङ त्यो एउटा कालेबुङ उता बस्ती साइडतिर छ अझै त्यो पन्बू डाँडा भन्ने छ पन्बू डाँडा तल पन्बू छ अरू उता कफेरपट्टिबाट सनराइजहरू पनि छ होमस्टेहरू पनि छ पनबूतिर अन्त लाभाहरूतिर पनि छ कताबाट चाहिँ आउने हो तिमीहरू चाहिँ सिक्किमबाट आउने हो ए अँ कतिजना जस्तो हुन्छ अन्त फेमिलीमा चाहिँ कतिजना छ अन्त मान्छे हौ मान्छे साथी मान्छे भनेको गाडी सोधेको होइन हौ छ सात ए छ सातजना हो कतिजाना ठुलो छ कति सानो सानो छ ए अन्त होमस्टे जाने त्यसो भए ठुलो तिनजना नानी तिनजना ठुलो छजना त्यसो भए छजना चाहिँ ठुल्ठुलोको ठुलो ठुलोको लाग्छ तिम्रो अब म त तिन हजारसम्ममै हुन्छ ठुलो ठुलोको चाहिँ छ नभए साढे छहरू चाहिँ दिनुपर्छ कति दिन जस्तो बस्दै आउने हो ए अन्त ठाउँहरू थुप्रै छ अन्त यहाँ उता डेलोपट्टि छ प्याराग्लाइडिङ गर्दा पनि हुन्छ साइन्स सेन्टरहरू छ अन्त तिन माइलहरू पनि छ त्रिवेणीहरू तिन त्रिवेणी त्रिवेणी छ त्यो भएन ग्रिन बस्ती हामी बस्दा पनि हुन्छ र उता भ्युहरू पनि छ भ्यु घुम्न जाने भने ल ल त्यसो भए आउने बेलामा मेरो कन्ट्याक्ट गर्नु नि म घुमाइदिन्छु नि ल